खेलकुदले मानिसहरूका जीवनको जीवनमा सकारात्मक प्रभाव कसरी पार्छन् भनेदेखिलाई जस्तै यहाँ यस ठाउँमा फुटबल खेल्ने गर्दछ अब फुटबल खेल्दाखेरि हामी कुद्ने गर्दछौँ कुद्दाखेरि आफू फिट रहन्छ आफ्नो बोन्सहरू स्ट्रङ रहन्छ अनि आफू स्वस्थ हेल्दी रहन्छ अनि आफ्नो जिउबाट पसिनाहरू बग्ने गर्दछ पसिनाहरू बगेर आफ्नो जिउमा भएको विभिन्न रोगहरूबाट बाँच्ने गर्दछ आफुलाई लाग्ने विभिन्न रोगहरू भाग्न सक्छ